दार्जिलिङमा तपाईँको यातायातको सुविधाहरू चाहिँ अहिले धेरै नै छ पहिलाको भन्दा अब पहिला त मैले सुनेको थिएँ धेरै कम्ती मोटरगाडीहरू हुने गर्थ्यो अब अहिले त तपाईँको धेरै हेर्नु भयो भने भाडाको गाडी धेरै पाइन्छ दस रुपियाँ पन्ध्र रुपियाँ गरेर धेरै सस्तो गरी गाडीको यातायात तपाईँ धेरै पाउनु गर्ने हुन्छ तपाईँ सिलगढी दार्जिलिङ जानु भयो भने बसको तपाईँको सुविधा छ र सानो गाडीहरू पनि पाउनु गर्ने हुन्छ र अहिले फिलहाल तपाईँको दार्जिलिङमा एउटा नयाँ किसमको यातायात आएको छ जो तपाईँको मोटरबाइक ले पनि तपाईँलाई धेरै टाढोहरू लगिदिनु सक्छ यदि तपाईँ कुनै दुविधामा पर्नु भएको छ या तपाईँ कुनै या तपाईँ कुनै आकस्मत् काम आइपरेको छ भने तपाईँलाई जाम बाटोमा जाम लागेको छ भने पनि बाइकको सुविधाहरू पाउनु हुनेछ जसले तपाईँलाई राखेर जाममा पनि तपाईँलाई सानो सानो कुनाबाट छिराएर निकालिदिनु उसले पुऱ्याइदिन सक्छन् आजकल यस्तो सुविधाहरू पनि धेरै छ र तपाईँको गभर्नमेन्टले पनि धेरै काम गरेको छ यसलाई लिएर